मानिसहरूले मानिसहरले सेल्फहेल्प ग्रुपबाट ऋण लिन्छन् बन्धन ब्याङ्कबाट ऋण लिन्छन् यो ऋण लिएर कतिले राम्रो कामहरू पनि गर्छन् कतिले त्यो ऋणै तिर्दैनन् यस्तो पनि हुन्छ ऋण लिनु एउटा स्वाभाविक हो सज सजिलो पनि छ तर तिर्नु चाहिँ पऱ्यो